हेलो हजुर ए म त ठिकै छु नि दाजु के गर्नु खै बिमारीको पो बिमारी चाहिँ कस्तो छ अहिले बना सुविधा केही छैन होइन न डक्टर भेट्छ न केही भेट्छ अनि लानु पऱ्यो है ठुलठुलो सहरतिर उपचार गराउनको लागि खर्च पानीभन्दा पनि अब बिमारीको अवस्थाले नै सा साह्रो पर्दो रहेछ हो किनभने अब यहाँबाट गाडीमा अब हाम्रो त बस्तीबाट ल्याउनु बजार आइपुग्नु पऱ्यो त्यहाँबाट अब मधेश जाँदा त अन्त आम्माम बिमारीको अवस्था त झन साह्रो यो हाम्रो यो त्यसले गर्दाखेरि त अन्त यति लामो बाटो जाँदा त खै के हो के हो स्वास्थ्य भन्ने कुरो त मान्छेको सबैभन्दा ठुलो कुरो

त्यही त बाटोमै त्यही त न केही राम्रो छ न केही राम्रो छ

अब लानु त अब यहाँबाट त त्यही त हो अब सिलगढीकै त्यही सहर त पुऱ्याउनुपऱ्यो होला अब तपाईँले चाहिँ कहाँ लानुहुँदैछ

ए अब नजिकको त्यही हो मान्छेलाई पनि छ बिमारीको उपचार पनि राम्रो हुन्छ भने त्यही हो अब त्यही त हो अब अनि अरू अरू त सबै राम्रै छ गाउँ बस्तीमा तपाईँको गाउँघरतिर

अँ त्यहाँ हेरौँ भनेको ए अँ अब त्यहीँ भेटौँ अँ त्यहाँनिर